संसारका सम्पूर्ण भाषाले आ आफ्नै जातित्व र चिनारी बोकेको हुन्छ त्यसैले हाम्रो राज्यको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धनमा समेत नेपाली भाषाको भूमिका अटल देखिन्छ विशेष गरी एउटा राज्य कसरी धनी छ भनेर हेरिँदा त्यस राज्यको भाषालाई नै प्राथमिकता दिइन्छ नेपाली भाषाले कार्यालयदेखि लिएर व्यापार वाणिज्य समेतमा सहयोग गरेको छ यतिमात्र नभएर नेपाली भाषा मार्फत व्यक्त गरिने सांस्कृतिक कार्यहरूले अन्य भाषीका मानिसलाई उक्त समुदायबारे ज्ञान पाउनमा पनि विशेष भूमिका रहेको पाइन्छ